हजुर म मेरो दाजुसँग कुरा गर्छु मेरो दाजु मेरो फर्स्ट त मेरो दाजुसँग यसो कुरा गरेर के कसो छ उसले बुझ्नुहुन्छ पहिला त्योपछि कम्प्युटरमा कुनै प्रब्लम सिरियस प्रब्लम छ भने चाहिँ हाम्रै एउटा गाउँको दादा छ उसको स्टोर छ उसले कम्प्युटरदेखिको लिएर फोनहरूदेखिको लिएर सबै बनाउँछ उहाँसँग गएर म देखाउँछु त्यहाँनिर देखाए पछि बिग्रिएको छ भने बनाइ दिनुहुन्छ अब बिग्रिएको छैन भने चाहिँ यसो चेकहरू गरेर गएर ल्याइ दिनुहुन्छ कोही बेला त यसो सिरियस प्रब्लमहरू हुँदैन अलिअलि प्रब्लम हुन्छ अलिक सिरियस प्रब्लम छ भने चाहिँ जस्तै लास्ट टाइम मेरो ल्यापटपको मदरबोर्डै बिग्रिएछ मदरबोर्ड बिग्रदा मैले दादासँग सल्लाह लिएँ फर्स्ट दादासँग सल्लाह लिए पछि चाहिँ दादाले मदरबोर्ड मगाइ दिनुभयो सिलगढीबाट मदै पग मगाइ दियोपछि त्यही लाइदिनु भएको थियो त्यसै कति तिन चार हजारहरू लाग्यो होला त्यस्तै नै एकपल्ट फोन पनि त्यस्तै भएको फोनको चाहिँ स्क्रिन भत्केको थियो स्क्रिनको चाहिँ के भएछ भने एलइडी नै गएछ त्यो जाँन्दाखेरि फेरि त्यसको चेन्ज गर्नु परेक थियो त्यसलाई पनि त्यो पनि दादा भएकोमै गएँ धेरै टाढो छैन उहीँ पर छ धेरै समय त लाग्दैन त अझै उपलब्धै छ